कालेम्पुङ्ग जिल्लाको सामान्य मानिसहरूको पेसा भनेको चाहिँ खेती किसान नै हो अनि अहिले आएर चाहिँ विशेष होमस्टेहरू सञ्चालन गरिराखेको छ अनि यो प्रायः मानिसहरूले यसलाई अप्नाई राखेको कुरा हामी पाउँछौँ अनि युवाहरूको चैँ मेन भनेको चाहिँ आर्मी मा जाने उहाँहरूको ठुलो सपना बोकेर प्रायः युवाहरू चाहिँ यतातिर अहिले दौडिराखेको कुरा पाउँछौँ अनि अर्को भनेको विषय चाहिँ होटल म्यानेजमेन्ट गर्छन् अनि दिल्ली बेङलोरतिर पलायन गर्ने काम गर्दछन् अनि यी कुराहरू चाहिँ सामान्य हुन् यी कुराहरू चाहिँ खेती किसान सामान्य हो सबैले गरिराखेको पाउँछौँ अनि होमस्टे अहिले सामान्य प्रायःले काम गर्ने गर्दछ युथहरू सबै जस्तो आर्मीमा जाने आश कोसिस गर्छ अनि होटल म्यानेजमेन्ट गर्छन् अनि दिल्ली बेङलोरतिर होटलतिर काम गर्नको निम्ति पलायन हुदँछ यि सबै कुराहरू चाहिँ कालेम्पुङ्गको सामान्य विषय बनिसकेको छ